दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक सांस्कृतिक रिवाजहरूमा चाहिँ हाम्रो यहाँनिर रीति रिवाजअनुसार अब बिहा हुने अनि एकअर्काको कमिटीसँग पनि अब हाम्रो नेपाली जाति भए पनि नेपाली जातिमा पनि धेरै अब हर रीतिरिवाज आफ्नो आफ्नो पहिचान आफ्नो आफ्नो वेशभूषा हुन्छन् र एक अर्काको उयोसमा हाम्रो अब बिहाबारी चल्छन् अनि अब मरौपरौमा अब मलामी जाने चलन छन् अनि बिहामा जन्ती जाने चलन छन् अनि अन्त अब धेरै उयो हुन्छ बुद्ध जयन्ती आउँछ बुद्ध जयन्तीमा नगरपरिक्रमाहरू गर्ने अनि रीतिरिवाजहरू स अनि हाम्रो उयोसमा चाहिँ परम्पराअनुसार उहिलेदेखि अब हाम्रो बाजे बराजुहरूदेखि गरेको संसार संसारी माईको पूजा गर्ने चलन पनि छ